परिवारमा मैले कृषिमा ध्यान दिए पनि घरका परिवारले धेरै नानीहरूले यसमा ध्यान दिँदैनन् किनभनेदेखि कृषि गरेर परिवारमा एकदमै परिवार चलाउनु अहिले सक्दैन हामी बुडाबुडी घरमा बसेर लेडिजहरूले यसो कृषि कामहरू गर्ने मात्रै हो तर अहिलेको नानीहरू छोराछोरीहरूले कृषि गरेर घर परिवार चल्छ र यसबाटै हाम्रो परिवार अगाडि बढ्छ भनेर सोच्दैनन् र उनीहरूले गर्नु चाहँदैनन् कृषिको महत्त्व के छ भनेदेखि कृषि भनेको एकदमै उब्जनी गरेर आफूले पनि खाने अरूलाई पनि दिने धेरै धेरै भयो भने बेच्दा पनि हुन्छ साग सब्जीहरू बनाएर कृषि काम गर्नु एकदमै राम्रो हो म कृषिलाई एकदमै महत्त्व दिन्छु तर सबै परिवारले त्यसलाई त दिन सक्दैनन् आफ्नो आफ्नो सोँच विचार हो म चाहिँ कृषिलाई चाहिँ एकदमै महत्त्वपूर्ण दिन्छु